मैले भिडियो गेमहरू निकै खेलेको होइन भिडियो गेमहरू पुरा छ मैले बेसी खेल्ने चाहिँ एमएल भन्छु म होेइन एमएल मोबाइल लेजेन्ड गेम हो होइन त्यसमा चाहिँ अब तपाईँहरूले क्यारेक्टरहरू हुन्छ हिरोजहरू हुन्छ अर्कै अर्कै खालको बक्सिङ खेल्ने हिरोजहरू तरवारहरू चलाउने हिरोजहरू अरू पनि अनलाइन इन्टरनेट गेम हो त्यो होइन अनलाइन गेम हो निकै साथीहरूसँग खेल्दा पनि हुन्छ तपाईँहरू होइन अब म त अब गाउँको साथीहरूसँग पनि बसेर खेल्छु होइन यसमा चाहिँ मन के पर्छ भने पछि अब जित्दै गएपछि मन लाग्छ के अब र्याङ्कहरू हुन्छ होइन र्याङ्कहरू भए पछि र्याङ्क बढ्दै जान्छ आफूलाई पनि जोसहरू जाग्छ होइन अलिकति जोसहरू हुन्छ यसो जोसहरू मज्जा आउँछ नि त होइन अब गेमहरू खेल्दैछ खेल्दैछ होइन हार्यो भने चाहिँ रिस उठ्न थाल्छ म जित्छु यसलाई मार्छु होइन टक्कै मारेर जान्छ होइन गेमहरू भिडियो गेम पनि पुरा खेलेको नि होइन अरू मैले गेम फ्री फायर भन्ने खेलेको फ्री फायरमा पनि हुन्छ बन्दुक पडकाउने अब क्या एके फोर्टी सेभेन टिप्यो पड्कायो होइन एएके फोर्टी सेभेन टिपेर पड्काउने गेमहरू फ्री फायरहरू पनि खेलेको पबजी पनि खेलेको सबै खेलेको गेमहरू सबैमा र्याङ्कहरू इम्पोर्टेन्ट हो होइन सबै खेलेको मैले तर मज्जा चाहिँ मज्जा आउँछ है गेम एमएल मलाई मनपर्छ होइन एमएल चाहिँ मलाई हेभी मन परिदिन्छ होइन यति चाहिँ भन्छु म तपाईँहरूले पनि खेल्नु पर्छ भन्छु डाउनलोडिङ जानुहोस् प्ले स्टोरमा पाइहाल्छ ट्याक्क डाउनलोड गर्नुहोस्